कला शिल्प शिल्प अनि फेसनको बारेमा कुरा गर्नु पर्दा पुराना मान्छेलाई पुरानो सामग्रीहरूको आवश्यकता परिरहेकै हुन्छ उनीहरू चलाउ चलाउँदै चलाउँदै आएको चिजहरू सबै छोडिँदै गयो जस्तै अब लुगा फाटाको कुरा गरौँ दौरा सुरुवाल गुन्यु चोलो टोपी हेम्मरी सबै हराएर अहिले नयाँ जमनाको फेसन आयो उनीहरूले पुरानो लुगा फाटा लगाउन कतिलाई त रहर लाग्दो हो अन्त पुरानो लगाउनु कतिलाई त मन लाग्दो हो अन्त तर पाउँदैन पाउँदैन भन्दा पटक्कै पाउँदैन भन्न त मिल्दैन यदाकदा पाइन्छ पाइए र पनि पाइन्छ पाउँ पाउने ठाउँमा पनि हतपत बनिएको हुँदैन अनि जान्नेले सिपालुले बनाउछन् अनि ठाउँ ठाउँमा लगेर बेच्ने चलनहरू पनि छैन जसलाई खाँचो पर्छ जान्दछन् उनीहरू आफै खोज्दै खोज्दै उनीहरू आउँछन् काँटा कोदालो बारी खेती गर्ने हलो जुवा यी जम्मै कुराहरू पुरानो हो ढोल ढ्याङ्ग्रो मादल बाँसुरी झ्याली कठतालहरू सबै यो पुरानो हो कतिले त त्यो चलाउनु जान्दा जान्दै पनि जान्दा जान्दै पनि पाउँदैन पाउने ठाउँहरू खोज्दै हिँडेको हुन्छ अनि कुनै ठाउँमा बनिन्छ भने यहाँ बनिन्छ भनेर विज्ञापन गरेर राखिएको हुँदैन र पुरानो पनि हराएको छैन नै कता कता छँदै छ अनि नयाँले पनि जित्दै लग्यो पुरानो पनि को पुरानोको दुमो पनि रही नै रह्यो